आख्यान सम्बन्धमा मेरो भन्नु केही पनि छैन गैर आख्यानमा म कुनै एउटा खाता राखेर त्यसमा आफ्नो परिवारको कतिपय कतिपय घटनाहरू कोरेर राख्छु राख्ने गर्छु किनभने भविष्यमा पनि काम लाग्छ त्यस्ता आवश्यक विषयहरू र त्यो विषयहरू राख्यो भने म बितेर गयो भने त्यो आफ्नो सन्तानले हेर्छन् बुझ्छन् बाबाले के गरेको रहेछ भनेर एउटा नाम रहन्छ हेर्छन् त्यो आधारमा कर्म गर्छन् जुन कुरो मैले जानेछु त्यो म लेखिराखेको हुन्छु र जुन चाहिँ ज्ञान हामी पाउँछौँ लेखकहरूका ज्ञान जस्तै ल लक्ष्मीप्रसाद देवकोटा पारसमणि प्रधान भानुभक्त आचार्य यस्तैहरूका कविहरूका ज्ञान उनीहरूको पुस्तक पढेर हा म त्यसलाई सदुपयोग गर्छु त्यो क्षेत्रमा म ज्ञान बढाउँछु